दाजु ए म त्यो सिलगढी जाउँ भनेको थिएँ एनजिपी केही कामले कारण हेर्नु न यति रात परिसक्यो आज बजिसक्यो यसो तपाईँहरूको सर्भिस गाडीहरू कुनै छ कि म रिजार्भ लाने थिएँ कसै यसो छ भने मिलाइदिनुहोस् न रात परिसक्यो अलि ढिला भइसक्यो काम थियो मेरो एनजिपीमा सिलगढीमा यसो छ भने मिलाइदिनुस् न